यो भारत भारतको राज्यमा जानै पर्ने ठाउँ भनेको चाहिँ मलाई यो लाग्छ कि यो माउन्ट आबु चाहिँ बहुत मतलब इच्छा पनि छ म एकखेप पनि गएको थिएँ म तर तर धेरै राम्रो लाग्यो पिसफुल प्लस यो हाम्रो ब्रह्मकुमारीको म जुनमा छु नि त्यसमा मतलब त्यस त्यसको लागि पनि हामी मेडिटेसन गर्नेको मतलब अहिलेको पिस भनेको जग्गा कस्तो अनौठो लाग्ने त्यहाँनिर गएपछि चाहिँ परमात्मा वहीँ छ जस्तो लाग्ने त्यस्तो त्यस् त्यस्तो छ क्याउ त वहाँ मतलब अलग्गै दुनियाँ छ त्यहाँ गरेर प्लस कतिखेर त्यो दुनियाँ हाम्रो यहाँ चाहिँ तिन यहाँ यहाँको चाहिँ अलग्गै छ रहनसहन ढङ्गहरू वहाँ गएपछि चाहिँ नि यस्तो लाग्छ कि मतलब तिनबजी हामीहरू मतलब त्यो सबै परमात्माको बच्चा ब्रह्मकुमारीहरू छ तिन बजी नै नुहाइधुवाइ यानिकि दुईबजीदेखि नै सुरु हुन्छ नुहाइधुवाइ गरेर बाहिर मतलब यस्तो मतलब निक्लिन्छ मतलब माइ मेडिटेसन गर्नुलाई जस्तो त्यो दुनियै अलग दुनियाँ सबै श्वेत ब्रस्त वस्त्रमा एउटा शान्ति हाम्रो अलग्गै दुनियाँ जस्तो लाग्छ त्यहाँनिर नि बा मतलब मतलब मन पनि एकदम शान्ति सकुन सबै श्वेत बस् वस्त्रमा अलग्गै एकदम भर्खर उज्यालो हुनु हुनु त्यस्तो त्यस्तो लागेर आनन्द लाग्छ त्यहाँ त तिमी त्यहाँ चाहिँ बहुतै मलाई राम्रो राम्रो लाग्दैछ अझै पनि जान्छु तर कतिवटा ठाउँ चाबहिँ म त्यहीँ र त्यहीँनिर अलिकति घुर्नु भएको छैन अब परमात्माले चाह्यो भने चाहिँ सायद इच्छा गर्छु दुबारा बारैबार जानुलाई यो सब पनि त त्यस्तो ठाउँमा जाने पनि मतलब बहुतै लक पनि चाहिन्छ अरू कतिवटा जग्गा छ नि त्यहाँनिर फेरि आसपासमा उदयपुर पनि रहेछ उदयपुर पनि मलाई घुम्नुको इच्छा छ उदयपुरमा नि इतिहासको जग्गा रहेछ राजाहरूको पहिलाको त्यहाँ त्यहाँ उदयपुरहरू साथसाथमा त्यहाँबाट बेसी डिस्टेन्स पनि छैन जस्तै कि फेरि ए यस्तो भन्छ नि ब्रह्म ब्रह्मको ब्रमाको मतलब वहीँनिर एउटै मन्दिर छ हरे त्यहाँनिर मतलब त्यही राजस्थानभित्र त्यही छेउछाउमा छ आसपासै त्यो ब्रह्माको मन्दिर भनेको भारतको अरू कहीँ जग्गा छैन के पो भन्छ त्यो ठाउँ चाहिँ मलाई अलिकति याद आएन पछि म उत्यो भएर भन्छु त्यहाँपनि त्यहाँपनि जानुपर्ने छ त्यहाँ गयो भने सायद अरू साथसाथमा अन्त हाम्रो अरू द्वारकादेश भनेपछि द्वारकादेश पनि अलिकति त्यहाँ ट्रेनमा गयो भने सायद द्वारकादेश अरू के पो भन्छ यो प्रथम हाम्रो शिवको प्रथम भन्छ नि त्यो जो लिङ्ग स्थापित भएको जग्गा त्यहाँ त्यहाँ पनि अहिले नामै आएन मलाई त्यहाँ एउटै एउटै जर्नीमा हुन्छ तपाईँलाई त्यहाँ अहमदाबादबाट गएर मतलब त्यहाँबाट म चाहिँ जाँदाखेरि सुरुवात गर्दैछु त्यहाँबाट त्यहाँबाट उ केरे द्वारकादेशमा गएर त्यहाँबाट शिवको प्रथम प्रथम त्यो के हो नाम पनि आएन यादै त्यहाँ सबै जर्नी हुन्छ राजस्थानको पहिला राज्य राज्यके स्थान भन्छ नि पहिला राज्यको तरहा तरहाको हुने जग्गा त्यो त्यहीँनिर चाल पाइन्छ राजाहरूको सबै कुन कुन राजा नामै राजस्थान भन्छ त्यहाँनिर त्यस्तो जग्गा छ मतलब त्यहाँ चाहिँ मलाई बहुतै घुर्नु मतलब पहिला चाहिँ माउन्ट आबु गए त्यहाँबाट त्यो सब चाहिँ कम्प्लिट भएको छैन फेरि मलाई परमात्माले चाह्यो भने चाहिँ मलाई त्यहाँ जानु बहुतै इच्छा छ अरू अरू सस अरू प्लस अरू सेकेन्ड चाहिँ सिलङ सिलङ जानु इच्छा छ